हाम्रा क्षेत्रमा मुख्य पेसा हो खेतीपाती त्यसबाट अन्यहरू छन् केही शिल्पहरू बनाउने मूर्तिकला नभए तापनि अन्य त्रिशुल खुकुरी हँसिया आदिहरू बनाउने त्यहाँ छन् अनि हाम्रा ठाउँमा अर्को अर्को चाहिँ छ ड्राइभरहरू अनि यी ठाउँमा यी खेतीपातीका निम्ति सहरी पर्यटकहरू धेर थोर आउने गर्छन् यसका बारेमा थप जानकारीहरू वहाँ लिएर जान्छन् हामीलाई यी परम्परागत पेसाहरू बारेमा हाम्रा पुर्खाहरूले बताउँदै आए अनुसार लाभहरूमा हामीलाई त्यही खेतीपातीका बाट उब्जेका सब्जीहरू हामी खान सक्छौँ साथै खेतीपातीमा मुनाफाहरू पनि हुन्छ त्यही खेतीपातीबाट खेतीपातीमा जनावरहरू आएर त्यही खेतीपाती नष्ट गरिदिए हामीलाई नोक्सान पनि हुने गर्छ